अब नेपालीहरूले चाहिँ अब पहिलाको जुगमा चाहिँ अब सब नेपालीले राई भयो लिम्बू भयो गुरुङ भयो यो तामाङ भयो यो जातिले आफ्नो आफ्नो भाषा बोल्थ्यो तर अहिले धेरै वर्ष भयो यो भाषा चाहिँ बाबु बाजेहरूले चाहिँ नसिकाउँदाखेरि छोडेर गएको थियो तर अहिले चाहिँ यो युगमा भनौँ अब यो दुई हजारदेखि यता चाहिँ अब यस्तो आफ्नो जातीयता भाषाहरू चाहिँ चाहिन्छ र भन्दाखेरि चाहिँ अहिले यो जातीत्य भाषाहरू चाहिँ हामीले लिपिमा खोजेर चाहिँ अब गुरुङले जन्मिँदाखेरि चाहिँ कसो गर्नुपर्छ त बिहादान गर्दाखेरि चाहिँ कसो गर्नुपर्छ भनेर चाहिँ अहिले भाषा लिपिहरूमा खोज्दैछ लिम्बूहरूले पनि जन्मिँदाखेरि चाहिँ त्यसलाई कसो गरेर फेदाङमा लगाउनु पर्ने कि त्यसै लगेर संस्कार गर्नुपर्ने कि बिहामा के के गर्नुपर्ने त्यो पनि भाषा संस्कृतिहरू खोज्दैछन् राईले त्यस्तै खोज्दैछ तामाङले त्यस्तै खोज्दैछ अनि अहिले चाहिँ अब यो जातीय भाषाहरू चाहिँ ठुलो मूल्य रहेछ भने चाहिँ अब कहाँ कहाँ मान्छेले गएर आफ्नो जातीय भाषाहरू सिकेर आउँदैछ र जातीय भाषाको नीति नियमहरू गर्दैछ अब बिहा गर्दा चाहिँ अब के गर्नु पर्ने बिजुवा ल राईहरूले चाहिँ बिजुवा लगाउँछ मर्दाखेरि बिजुवा ढाङ्रे बिजुवा लगाएर चाहिँ अब बिजुवाको पाराले सबै कुरो संस्कारहरू गर्छ अब के रे बिहा गर्दा पनि त्यस्तै किसिमले गर्छ लिम्बूहरूले पनि फेदाङमा ल्याएर चाहिँ उनीहरूको संस्कारहरू सबै कुरो चिन्ता बसेर गर्छ गुरुङहरूले पनि अब त्यस्तै नीति खोजेर ल्याउँदा अहिले चाहिँ अब पहिला त अब बाहुन चलाएर चाहिँ बाहुनबाट गर्थ्यो अहिले अब गुरुङ पनि बुद्धिस्ट भनेर चाहिँ अब गुरुङको भाषा अब बुद्धिस्टबाट चाहिँ लामाबाट चाहिँ चलाउँदैछ जन्मिँदाखेरि मर्दाखेरि त्यस्तो भाषाहरू चलाउँदैछ र अहिलेको अब युगै अब पहिलाको सत्य युग जस्तो सबै रीति रिवाज खोजेर आउँदैछ तर यो बहुत सय वर्ष जति हराएको थियो अहिले खोजेर सबैले मान्छेले आफ्नो यस्तो भाषीहरू जातीय भाषाहरू खोज्दैछ